हेलो ए नमस्ते म्याम ए म समीरको प्यारेन्ट्स बोलेको कि हजुर तपाईँहरूको त्यो स्कुलमा जुन यहाँ कल्चरल फेस्टिभल हुँदै रहेछ नि हजुर त्यसको लागि चाहिँ त्यही त मेरो नानीले पनि पार्टिसिपेट गर्ने भन्दै थियो अन्त उसले तपाईँकोमा नाम लेखाएको छु

उसको पर्फर्मेन्स चाहिँ केमा केमा राखिदिनु भएको छ डान्समा कि म्युजिकमा छ ऊ चाहिँ

हेलो ए हजुर हजुर म्याम अन्त हामीले उनीहरूलाई अब के कस्ट्युमहरू केमा हेल्प गर्नु पर्छ कि प्रोभाइड गर्नु पर्छ कि तपाईँहरूले गराउनु हुन्छ के छ म्याम त्यसको चाहिँ ज्यू हुन्छ तपाईँहरूले भन्नु हुन्छ होला नि त है उहाँहरूलाई

हुन्छ त्यो फेस्टिभलमा चाहिँ स्टुडेन्ट्सहरूलाई मात्रै लिएर गर्छ कि म्याम प्यारेन्ट्सहरू पनि आउन मिल्छ हेर्नको निम्ति

हुन्छ हुन्छ म्याम म र उसको आमालाई लिएर आउने भन्ने प्लानिङ पनि गरेको थियो एकदमै आमा छोरा दुइजना नै एक्साइटेड पुरै हो

हो नि म्याम अन्त हुन्छ हामी त्यो दिनै आउँछौँ उसलाई स्पेसियली त्यो कस्ट्युमहरू चाहिं के के किन्न पर्छ पर्चेस गर्नु पर्छ त्यो यसो अब बताइदिनु होस् हामी है हामी प्रोभाइड गर्छौँ नि ल म्याम हुन्छ थ्याङ्क यु